डेलिभेरी बोयले सही समयमा आफूले अर्डर गरेको सामान नल्याउँदा चाहिँ होइन गाली गरिन्छ र भनिन्छ सही समयमा आउने सामान किन ढिलो आयो भनेर भनिन्छ र कुनै कुनै बेला आएको स सामानहरू होइन जुन क्वालिटीको आफूले अर्डर गरेको हुन्छ त्यो हुँदैन र त्यसैले कम्पनीलाई पनि गाली गरिन्छ